अब भारतको सबैभन्दा महत्त्वपूर्ण चाडहरू भन्दाखेरि चाहिँ फर्स्ट चाहिँ होली है होलीका दाहन भएको दिन त्यो चाहिँ एकदमै ग्रान्ड अब सबैजनाले मनाउँछ त्यो चाहिँ रङ विरङको होली एक दुस्रालाई लगाएर है हेप्पी होली भन्दै मनाउँदै भाङ पिउँदै हो अन्त नाच गान गर्दै रोडभरि मजाले मनाउँछ अन्त फेरि अर्को चाहिँ मनाउँछ कृष्ण जन्मअष्टमी पनि एकदमै भव्यसँगले मनाउने गर्छ त्यो दिनपनि छुट्टीहरू हुन्छ है अन्त अर्को चाहिँ गणेश चतुर्थी त्यो त झन् के भन्नु र अब तेह्र दिन नै गणेश जीलाई चाहिँ आफ्नो घरमा ल्याइ पूजा गरी है एभ्री डे मर्निङ इभिनिङ आरती गरी त्यो पनि ठुलोसँग मनाउँछ विसर्जन के भन्छ विसर्जन पनि एकदमै ग्रान्ड हुन्छ त्यसको त्यो दिन पनि छुट्टी हुन्छ अनि अर्को चाहिँ हो दशहरा दशहरा त अब सबै यो भारतभरि नै मनाउँने गर्छ हामी नेपाली नेपालीहरूले पनि मनाउँने गर्छौँ है त्यो दिन चाहिँ अब श्री रामले चाहिँ अब र रावणजीलाई रावणलाई भस्म गरेको दिन एकदमै त्यो दिन पनि छुट्टी हुन्छ एकदमै भव्यसँग मनाउँने गर्छ अनि अर्को हो दिवाली दिवाली पनि लाइटको फेस्टिभल है एकदमै राम्रोसँगले मनाउने गर्छ अन्त पुरा आफ्नो घरभरि त्योदिनचाहिँ अब श्री राम सीता अनि लक्ष्मण चाहिँ चौधवास चौैध वर्ष वनवास बसेर घर फर्केको दिन सारा संसारले दीपक जलाएर मनाउँने गर्छ त्यतिखेर पनि भारतभरिमा अब छुट्टी हुन्छ